हाम्रो यस क्षेत्रमा चाहिँ अब पर्यटकहरूको लागि चाहिँ सबै किसिमका खानाहरू पकाउँछन् तर प्राय जस्तै यहाँको फेमस अब टाइपो मोमो अन्त थुक्पाहरू चाहिँ बनाउँछ पर्यटकहरूलाई यहाँको मोमोहरू चाहिँ साह्रै मन पर्छ अन्त हामीले यो यो खानाहरू चाहिँ हामीले पर्यटकहरूलाई दोकानहरूतिर होमस्टेतिर पनि दिन सक्छ पर्यटकहरूलाई यदि अब पुरै उत्सुक हुनुहुन्छ उनीहरूले यो खानाहरू सिक्नुको लागि हो भने चाहिँ उनीहरूलाई हामीले अब सिकाउँछौँ हामीले उनीहरूलाई होमस्टे घर अन्त हाम्रो यस्तै सा सानो होटल होटेलहरूमा पनि उनीहरूलाई यस्ता खानाहरू हामीले उनीहरूको लागि प्रस्तुत गर्छौँ अन्तखेरि हामीले साथसाथै गुन्द्रुकको झोल अन्त किनिमाहरू पनि बनाउँछौँ उनीहरूलाई अब मन पर्छ भने अन्त हाम्रो प्राय जस्तै चाहिँ पर्यटकहरूले थुक्पा मोमोहरू नै मन पराउँछ खानुको लागि चाहिँ अब जाडोमा चाहिँ उनीहरूलाई तातो तातो नि हुन्छ अन्तखेरि पहाडमा चाहिँ उनीहरूले धेरै अब पिरोहरू चाहिँ खानु मन पराउँछ त्यही कारण चाहिँ प्राय जस्तो होमस्टेतिर चाहिँ थुक्पा मोमो नै राखिदिएको हुन्छ अन्त हामीले उनीहरूको सुविधाको लागि चाहिँ जतिसक्दो चाहिँ उनीहरूलाई जे मन पर्छ त्यही बनाउँनु नै हामीले उनीहरूलाई अब त्यस्तो खाले उयो गरेको छ अन्त यो चाहिँ हड्डी नै बनिन्छ होमस्टे दोकान सबैतिर नि हड्डी नै बनाउँछ अन्त हरेक दिन नै अब उनीहरूको लागि चाहिँ हामीले यो तयार गर्नु पर्छ उनीहरूको लागि नै हामी चाहिँ अब यतिको खट्छौँ अनि विशेष गरी चाहिँ यो घरेलु पनि हो यदि अब घरेलु नै हो अब हामीले उनीहरूलाई सिकाउनु पनि सक्छौँ किनभने अब अरूको निम्ति त अलिकति त गर्नु नि त सक्छौँ हामीले अन्त उनीहरूलाई थुक्पा मोमोहरू सिक्नु मन छ भने हामीले उनीहरूलाई सिकाइ पनि दिन्छौँ अन्त उनीहरूले हाम्रो क्षेत्रमा चाहिँ पर्यटकहरूले चाहिँ अब यही खानु नै अब प्राय जस्तो चाहिँ आएको चाहिँ हुन्छ